अँ के रे अघि भन्दै थिए नि केटाहरूले ग्रुपका मूर्ति खोला जाने अरे पिकनिक खानु कति कति तारिक जाने सन्डे पर्छ हैन केटा केटाहरू कतिजना जाने रहेछ अनि त सत्रजना पैसा चाहिँ कति कति उठाउनु पहिला त्यो भन् न ए बस्नु किन बस्नु आइहाल्नु बेलुकातिर फर्किनुपर्छ अँ हुन्छ कति यस्तो हजार हजार रुपियाँ पुग्थ्यो अँ हुन्छ त्यो पनि तर डाइरेक्ट गाडी रिजर्भ गरेर जानुपर्छ नि त्यो त त्यो त हो त्यो त ठिकै हो कि तर फेरि जो जोले पैसा दिन्छ तिनीहरूलाई मात्रै लानुपर्छ नि फेरि त्यो आधी पैसा दिने पान सौ रुपियाँ मत्रै छ भनेर ला भन्नेलाई फेरि आफै जा भन्ने

अँ डिसेस अब त्यही अब ऊ योहरू छ हरू छ त्यही अनि त तिनीहरूले खानाहरू बनाइहाल्छ चिकन चिल्लीहरू बनाएको छ अनि एउटा रोस्ट रोस्ट पनि बनाउनुपर्छ भातहरू भातहरू पनि लिएर जानुपर्छ चामलहरू पनि

अँ हुन्छ त अनि त बल्छी बोक्नु अँ अँ त्यो त अँ त्यो ठिकै हो कि अब बाहिर रिजोर्ट्समा बस्ने कि ऊ यो गर्ने क्याम्पिङ गर्ने बाहिर टेन्टहरू लगाएर टेन्टहरू लाएर ल ल त्यस्तै गरौँ न त ल ल